सांस्कृतिक परम्परा धेरै छ हाम्रो दसैँ चाडबाड आउँछ धेरै हाम्रो टिका लगाइन्छ टाढाटाढा माइत मावल हुन्छ दुर्गापूजा मान्छौँ हामी खस्टि सप्तमी अष्टमी नवमी दशमी दशमीको दिन विजय दशमी हुन्छ टिका लगाउँछौँ अष्टमीको दिन हामी दुर्गा थाप्छौँ खसी काट्छौँ नवमीको दिन नवरात्री पूजा हुन्छ दशमीको दिन विजय दशमी हुन्छ अनि टिका लगाउँछौँ टिका लगाएर सबै छोराबुहारीहरूलाई माइत पठाउँछौँ हामी आउने पाहुनाहरूलाई टिका लगाइदिन्छौँ आउँछन् भान्जाभान्जी छोरीचेली दिदीहरू आमाजूहरू सबैजना ज्वाइँचेला आउँछन् सबैजनालाई हामी टिका लगाउँछौँ खानापिना दिन्छौँ खसी काटेको हुन्छ मासुभात दिन्छौँ खुवाउँछौँ छोराबुहारीहरू नातिनातिना वहाँ जान्छन् आफ्नो मावलमा मावलामा गएर तिन चार दिनमा फर्किएर आउँछन् अनि उनीहरू आएपछि घरमा बस्छन् हामी जान्छौँ पालैपिलो गर्छौँ माइत अनि वहाँ जाँदाखेरि नानीहरू फर्किएर आएपछि हामी जान्छौँ फेरि माइत गएर आउँछौँ उनीहरूले घरहरू स्याहारिरहेको हुन्छ पाहुनापातलाई उनीहरूले स्याहारिरहेको हुन्छ त्यहाँबाट हाम्रो पुर्णेको दिन दसैँको टिका सकिन्छ हामी टिका सेलाउँछौँ आउने पाहुनाहरूलाई टिका लगाइदिन्छौँ पूर्णिमाको दिन बेलुकासम्म अन्त बेलुकासम्म सेलाउँदैनौँ हामी दियो कलश राखिराख्छौँ अन्त बेलुका चाहिँ दियो कलश सेलाएर हामी पाहुनापातहरूलाई खाना भोजनहरू मिठोमिठो राम्रोराम्रो बनाएरै दिन्छौँ पाहुनापात सकिएकै हुँदैन अझै पनि बसेकै हुन्छन् टाढटाढाबाट आएका हुन्छन् त्यसरी हाम्रो विजय दशमीको यसरी चाड दसैँ मनाउँछौँ हामी अनि तिहार आउँछ तिहार आउनु कुकुर तिहार आउँछ हात्ती तिहार आउँछ घोडा तिहार आउँछ कुकुर तिहार आउँछ गाई तिहार आउँछ गाई तिहारको दिन औँसीको दिन हामी भैलेनी गाउँछौँ गाई पुज्छौँ हरियो गोबरले लिप्छौँ धेरै संस्कारहरू नानीहरूलाई सिकाउँछौँ हामी भैलेनी आयौँ आँगन बडारी कुँडारी राखन औँसीको दिन हो गाई तिहार हो भैलो हरियो गोबरले लिप्यौ कि लक्ष्मीपूजा पुज्यौ कि औँसीको दिन हो गाई तिहार हो भैलो धुरीबाट धुवा आयो लक्ष्मीपूजा सुहायो औँसीको दिन हो गाई तिहार हो भैलो भाइटिका लगाउँदै अब भाइटिका लगाउँछौँ हामी भोलिपल्ट गोबरधन पूजा हुन्छ हामी गोरु पुज्छौँ गोबरधन पूजाको दिन गोरु पुज्छौँ गोरुलाई नुन भुस दिन्छौँ दानापानी दिन्छौँ सेलरोटी पकाउँछौँ अचार बनाउँछौँ मासु ल्याउँछौँ भाइहरूलाई खुवाउनलाई भोलिपल्ट दुतिया हो दुतियाको दिन हामी दाजुभाइ आउँछन् फुलटिका लगाउँछौँ भाइ पुज्छौँ अनि त्यो खाना सरदम हरेक किसिम बनाउँछौँ खाना दिन्छौँ हामी दाजुभाइलाई एकदम हामी संस्कार गर्छौँ दाजुभाइलाई एकदम राम्रो कियर गर्छौँ त्यो दिन भाइपूजाको दिन हो तिहारमा त्यो किसिमको हाम्रो पूजा हुन्छ माघे सङ्क्रान्तिमा हामी सङ्क्रान्ति मसान्त भन्छौँ सङ्क्रान्ति मसान्तको दिनै तरुलहरू खान्छौँ तरुल जङ्गलमा गएर तरुल वनतरुल खन्यो भने ठुल्ठुलो निस्किन्छ सङ्क्रान्ति नुहाउन निस्केको हुन्छ मकर नुहाउन भन्छन् ठुल्ठुलो तरुल ल्याउँछौँ जङ्गलबाट वनतरुल घरतरुल पनि खन्छौँ सङ्क्रान्ति मसान्तकै दिन ठुल्ठुलो तरुलहरू निकाल्छौँ तरुल लान्छन् बेच्न मान्छेले हामी पनि किनेर ल्याउँछौँ हाम्रो घरमा भएको पनि हामी खन्छौँ तरुल हामी पनि तरुल किनेर ल्याउँछौँ तरुल पोलेर त कालो टिका लगाउँछौँ सङ्क्रान्तिको दिनै बिहानै सबैजनालाई टिका लगाइदिन्छौँ घरहरू लिपलाप पार्छौँ चोखो हुन्छौँ हामी कोहीसँग नबोलीकन मकर नुहाउँछौँ मकर नुहाएर त्यो कालो टिका लगाइदिन्छौँ घरको मान्छे सबैलाई सबैजनाले तरुल खान्छौँ त्यो दिन बिहान सङ्क्रान्तिको दिन बिहान तरुल खाएर खिचडी पकाएर खान्छौँ हामी दाल चामल हालेर घिउ हालेर बाह्र बजीको खाना खिचडी खान्छौँ उहिलेदेखिको संस्कार हो हाम्रो नेपालीको सङ्क्रान्तिको चाहिँ अनि त्यहाँबाट चैते दसैँ आयो माघे सङ्क्रान्ति सकियो चैते दसैँ आयो चैते दसैँमा पनि उहिलेदेखि चाहिँ चैते दसैँ मान्छन् रामनवमी भन्छन् चैते दसैँ मान्छन् त्यस्तै गरेर हामी दसैँ मनाउँछौँ खसी काट्छौँ टिका लगाउँछौँ विजय दशमीको दिन चाडबाड सबैजना आउँछन् छोरीचेलीहरू बोलाउँछौँ ज्वाइँचेलाहरू बोलाउँछौँ खुवाउँछौँ रामरौस र रमाइलो गर्छौँ बस्छौँ हाँसीमजाक गर्छौँ टाढटाढाबाट पाहुनाहरू भेटेको हुन्छ बात मार्छौँ हामी पनि उनीहरूको घर जान्छौँ उनीहरू पनि हाम्रो घर आउँछन् मिलीमिली खान्छौँ त्यसै गरेर हामी रामनवमी दसैँ पनि मनाउँछौँ